ढाड दुख्ने समस्या जाती पार्न प्रयोग गरिने केही घरेलु उपचारहरू के के हुन् भने पहिलो त तेलहरू तताएर ढाडमा मालिस गर्ने दोस्रो नुन पानी आदिले यसलाई सेक्ने तेस्रो यसमा जान्ने कै कति त्या ढाड ढाडहरू पढ्काउने जान्ने मान्छेहरूलाई लगाएर ढाडहरू सिधा पारेर पढ्काइदिने यसमा सर्वप्रथम तेल लगाएर मालिस गर्दा खेरि अलिकति तोरीको तेलहरू ल्याएर ततायो तताएर चाहिँ त्यसलाई हल्कासँगले ढाडमा लगाउँदै सिधा पारेर सुत्न लगाएर ढाडमा लगाइदिँदै त्यसलाई मालिस गर्दिने गरिन्छ दोस्रो हो नुन पानी आदि तताएर यसको बाफले ढाडमा सेक्दै त्यसरी सेक्दाखेरि पनि ढाड दुख्न केही सन्चो हुने गर्दछ यसरी हाम्रो गाउँतिर चैँ ढाड दुख्दा खेरि यी विधिहरू प्रयोग गरिन्छ यसमा अर्को ढाड क कतिजना ढाडलाई ढाड पढ्काउनु जान्ने मान्छेहरू भएको ठाउँमा चाहिँ त्यो ढाड दुख्ने व्यक्तिलाई चाहिँ सिधा घोप्टो पारेर राखिन्छ अन्त उस उसलाई ढाडमा मालिस गर्दै त्यसमा विभिन्न उपायद्वारा त्यो ढाड पढ्काइदिने गरिन्छ यसरी ढाडमा ढाड दुख्दाखेरि घरेलु उपचारहरूको रूपमा यस्ता विधिहरू विशेष गरी हाम्रो गाउँ बाख्राकोटतिर यस्ता विधिहरू उप्नाउने गरिन्छ जसले चाहिँ ढाड दुख्दा खेरि दुख्ने मानिसहरूलाई केही प्रचलित उपचारको विधिहरूको रूपमा रहेको छ